सिलाइ बुनाइले चाहिँ मेरो जीवनमा एकदम राम्रो प्रभाव पारेको छ यसले चाहिँ मलाई मैले चाहेको खानु लगाउनु सक्छु यसको कमाइले ज जसमा कि म म चाहिँ अरू माथि निर्भर रहनु नपर्ने खाले प्रभाव पारेको छ म आफै काम गर्छु मेरो लागि यस सिलाइ बुनाइबाट आएको पैसाले मेरो नानीहरूको लागि इच्छा पुरा गर्नु सक्छु मैले आफ्नो इच्छा पुरा गर्नु सक्छु अनि यस मा चाहिँ मैले अरू हाम्रो गाउँको जलपाइगुडी को सानो सानो गाउँहरूतिर गएर महिलाहरूलाई उत् महिलाहरूलाई पनि सिलाइ बुनाइको कामहरू गर्न भनीकन एकदम गर्नु होस् भनेर भन्ने भन्ने गर्द गर्छु उहाँहरूलाई पनि आफै माथि आत्मनिर्भर भएर काम गरेर बस्न सकिन्छ भनेर भन्दै उनी उनीहरूलाई पनि सिलाइ बुनाइ गर्नु होस् सिक्नु होस् सयपत्री फुल बना हामीले धागोको सयपत्री फुल बनाउने गर्छौँ त्यसमा चाहिँ धागोको सयपत्री फुल बनाउनु सजिलो छ ज घर जसमा घर महिलाहरूले चाहिँ आफ्नो घरको काम पनि गर् गर्दै काम पनि गर्न सकिन्छ काम गर्दा गर्दै आफ्नो आफ्नो लागि केही पैसा पनि जोगाड गर्न सकिन्छ दिवालीको टाइममा अब दसैँ तिहार आउँदैछ त्यस त्यसको टाइममा चाहिँ हाम्रो यो सयपत्रीको माला चाहिँ एकदम पुरा बिक्री हुने गर् गर्छ सयपत्रीको माला त्यो धागोको सयपत्रीको माला बनाएर चाहिँ हामीले दिवाली पनि दसैँ पनि टार् दसैँ तिहार मा पनि चल्छ अन्त तिहारमा चाहिँ बेसी जान्छ त्यो धागोको फुलको माला अन्त त्यो त्यसले चाहिँ हामीले कति पल्ट चाहिँ त्यो त्यो धागो बेचेर नै तिहारहरू टार्न सक्छौँ धागोको फुल बेचेर नै तिहारहरू टार्न सक्छौँ अन्त विन्टरतिर यस जाडो महिनामा पुरा बेसी मफलर म ग्लोब्स पन्जाको अनि टोपी स्वेटर लङ कोटहरूको धागोको लङ कोट जसमा कि हात हाते काँटा र कुर्सीले चाहिँ बनाएको आधुनिक मेसिनहरू नचलाएर चाहिँ हाते कुर्सी काँटाले बनाएको पुरा चल्ने गर्दछ त्यसलाई चै अहिले अब विन्टरहरूतिर चाहिँ हाम्रो हामी महिलाको छ सातजनाको ग्रुप छ अनि हामी त्यसमा चाहिँ मजाले आफ्नो लागि एकदम जाडो महिनामा आफ्नो लागि पनि बनाउँछौँ घर परिवारको लागि पनि बनाउँछौँ त्यो लुगाहरू अन्त त्यसमा चाहिँ हामीले राम्रोसँगले त्यसलाई बिक्री गरेर हाम्रो कतिवटा जरुरतको सामानहरू किन्नु स सक्ने भएको छ हो धागोको काम लगातार कोही बेला चार पाँच घन्टा बसेर गर्दा अब कतिवटा कतिवटा बेसी बेसी अर्डरहरू आउँछ त्यसमा रातभरि आधा रातसम्म बसेर पनि काम गर्नु पर्छ शरीरमा पीडा हुन अनुभव भएको छ लगातार एक एकोहोरो हेरिबस्दाखेरि आँखा दुख्ने टाउको दुख्ने त्यस्तो त हुन्छ र पनि त्यस्तो शरीरलाई अलि अलि कष्ट हुँदा हुँदै पनि हामीले त्यस त्यो काम गरी नै रहेका छौँ त्यही भएर गरी नै रहेको छौँ त्यही कारण चाहिँ हामीलाई अरू अरू माथि चाहिँ निर्भर रहनु परेको छैन अहिले सम्म चाहिँ